हेलो

हेलो हजुर हेलो हेलो हजुर सुने भाइ अब अब दार्जिलिङको रेलवेमा यसो घुमौँ भनेको कस्तो के छ होला है भाइ हजुर हजुर वान अब् द बेस्ट अब हिल स्टेसन छ भनेर भन्दै छ रेलवे पनि ओलडेस्ट हो भनेर भन्दै थियो हो अन्त त्यसको सिग्निफिकेन्सको बारेमा चाहिँ मलाई अलिकति भनिदिनु हुन्छ कि कसो होइन यसको इम्पोर्टेन्स चाहिँ के छ भनेर नि मैले त्यही त हजुर मैले चाहिँ यो चाहिँ पहाड़को सबै भन्दा पुरानो अनि उच्च स्थानमा भएको रेलवे स्टेसन हो भनेर मैले सुनेको थिएँ हो अनि यहाँनेर त बिशेष गरेर टुरिष्ट बाहिरको टुरिष्टहरू आएर हिँड़्छन् भनेको सुनेको थिएँ है अन्त हजुर हजुर बतासे

हजुर हजुर हजुर हजुर अनि त्यसलाई चाहिँ अलिक कस्तो प्रकारले हामीले जोगाएर राख्नु पर्छ है हजुर हजुर ए हुन्छ त्यही हेर्नुको लागि पनि हामी त बाहिरबाट सुनेको मात्र है धेरैवटा हामीले सुनेको थियौँ सिग्निफिकेन्स हजुर हजुर हजुर हुन्छ भाइ नि त्यसो भने म यस्तै सेप्टेम्बर बाह्र तेह्र तारिकतिर आउँछु नि त ल हुन्छ हुन्छ भाइ धन्यवाद भाइ राखेँ ल हुन्छ नमस्कार